म मेरो पाहुनाहरूलाई चाहिँ मेरो घरदेखिन् अलिकति माथि एउटा रमाइलो जग्गा डेलो भन्ने जग्गामा म लान चाहन्छु त्यहाँ लगेर चाहिँ म देखाउन चाहन्छु कि यहाँको वातावरण त्यहाँनिर के के डेभलोप भइरहेछ एउटा त भयो साइन्स सेन्टर त्यहाँनिर गएर साइन्सको बारेमा जान्नु सक्दछौँ है जति पनि साइन्टिफिक कुराहरू त्यहाँनिर जान्नु सक्नेछ इल्युसनहरू हामीले हेर्नु पाउँदछौ है त्यहाँनिर गएर चाहिँ एक प्रकारको अब सिनेरी पनि राम्रो देख्दछ है जति पनि सिनेरीहरू भयो त्यहाँनिर घुम्नुको लागि एकदमै राम्रो लाग्छ र म मेरा पाहुनाहरूलाई त्यहीँनिर लाने